भारतमा विगत केही वर्ष अघिदेखि चाहिँ अब थुप्रै नयाँ रोजगारीहरू निस्किरहेको छ त्योमध्ये अब जस्तै गर्मेनको इम्प्लोयर मात्रै इम्प्लोयी मात्रै हुनु होइन तर यसमा अब जस्तै भ्लगर जसले चाहिँ अब के रे युट्युबकोद्वारा युट्युबर भयो भ्लगर भयो इन्टरनेटको जमाना छ त्यो अनुसारमा चाहिँ भ्लगर हुनुसक्छ तर भ्लगरले पनि त्यो थुप्रै त कन्टेन्टहरू निकालेर भ्लक गर्दाखेरि चैँ होसियार पुऱ्याएर गऱ्यो भने चाहिँ त्यो भ्लगरले चाहिँ केही हदसम्म उसले सफलता प्राप्त गर्नुसक्छ अर्को भयो तपाईँको होम स्टेहरू जस्तै आबो टुरिस्टहरू शसरको त्यो कोलाहलमा बस्नुभन्दाखेरि हाम्रो यो गाउँ बस्तीको स्वादिष्ट खानाहरू है त्यस्तो खानुको लागि चाहिँ होमस्टेहरू खोलेको खोल्यो भने हाम्रो युवाहरूले त्यसरी गऱ्यो भने रोजगारमा धेरै अहिलेको नयाँ रोजगारहरू हामीले उपार्जन गर्न सक्छौँ